नेपाली भाषा चाहिँ एकदमै पर्याप्त प्रतिनिधित्व छ जस्तो लाग्छ मलाई चाहिँ किन भन्दाखेरि चाहिँ नेपाली भाषा चाहिँ अहिले जहीँ पनि हुन्छ जस्तै गरेर मिडियामा है मिडिया मिडियाहरूमा पनि नेपाली भाषाको प्रयोग गरिन्छ जसरी अब जस्तै कतिवटा प्रोग्रामहरू होस्टिङहरू गर्दा पनि नेपाली भाषै युज गर्छ प्रयोग गर्छौँ है अन्त स्कुलहरूमा पनि कतिवटा नेपाली भाषा प्रयोग गरिन्छ त्यही भएर नेपाली भाषा चाहिँ एकदमै महत्त्वपूर्ण छ